हाम्रो समुदायमा खेल्ने खेलहरूमा प्रायः मान्छेहरूले फुटबल खेल्न हुन्छ र हामी पनि कोही बेला बेला खेल्छौँ अनि लेप्चाहरू छन् जो चाहिँ धनुकाँडको खेल्ने हुन्छ र उनीहरू सिकारी गर्ने हुन्छ उनीहरूको खेल एकदमै राम्रो हो र उनीहरू हामीसँग प्रायः मिलेर बस्छन् उनीहरूसँग हामी पनि खेल बेला बेला गएर खेल्ने गर्छौँ र उनीहरू चराहरूलाई चाहिँ धनुकाँडले क्या मज्जाले मारिदिन्छन् र उनीहरूको एम पनि मज्जाको हुन्छन् र उनीहरूले खेला हामीलाई हेरेर पनि मज्जाको लाग्छ र उनीहरूको आफ्नै समाजमा एउटा प्रभाव छ जसले चाहिँ राम्रो देखिन्छ र हामीसँग मिलेर बस्छन्